अहिले म लागेँ परदेशतिर लाग्दा नोकरीतिर लागेँ रेलमा हिँड्थेँ हिँडाउँथ्यो सरकारले रेलमा हिँड्दाखेरि रेलभित्र सबै सुत्नु बस्नु खानु झाडापिसाब सब गर्ने जग्गा सबै त्यहीभित्र नै बन्दोबस्त थियो